स्वामी विवेकानन्द रामदेव बाबा भारतका लोकप्रिय योग गुरुहरू हुन् र उनीहरूले आफ्नो योगहरूबाट गरेर राम्रो व्यायामहरू व्यायामहरू गरेर स्वस्थ रहने यस्तै कुराहरूले मलाई प्रेरित गर्दछन्